र अब पशु प्राणीमा चाहिँ अब नयाँ कस्तो खालको के हो भने अब जस्तै यहाँको आहिलेको लोकल कुकुर त होइन त्यही अब बडा अब जस्तै अब किनेर ल्याएको राम्रो कुकुरकोबाट चाहिँ अब ब्रिड चाहिँ अब जस्तो राम्रो खालको अब लगायो भने चाहिँ अब राम्रो हुन्छ र अब त्यहाँदेखिन् के भन्ने र सुँगुरलाई अब जस्तै अब बुच्चा हुन्छ त्यो खसी पार्यो भने त्यो बढ्छ बढेप बढेपछि एकदम अब फर्कि फर्किन्छ पनि त्यहाँदेखिन् एउटा भुनी हुन्छ भुनीलाई फेरि त्यो अब सुई के अब क्रस लाउँछ लगाएपछि चाहिँ अब तिनीहरूको अब बच्चाहरू एकदम ठुलो ब्रिडको हुन्छ ठुलो ब्रिडको हुन्छ अब सबै मान्छे अब किन्नुआउँछ ठुलो ब्रिडको दे देख्यो भने चाहिँ अब सबै किन्ने मान्छे आउँछ अन्त त्यसको लागि चाहिँ अब सुँगुर चाहिँ अब त्यो हो अब र अब त्यो के पो त्यो भन्दा भन्दै अब म के भन्छु भने अब गाई अब गाईबाट चाहिँ त्यो अब त्यस्तै अब हाम्रो लोकल गाई छ अरे अब लोकल गाईको पनि हाम्रो त हुन्छ अब त्यो सुईमा सुईमा चाहिँ के हुन्छ भने अब हामीले अब यस्तो डक्टरलाई बोलाएर है अब राम्रो खालको इन्जेक्सन होइन राम्रो खालको सुई ल लगाइदियो भने त हामीले भन्यो हामीले भन्यो भने त अब उनीहरूले लगाइदिन्छ लगाएर चाहिँ अब त्यहाँबाट अब जस्तै अब ब्या ब्याउँछ अब त्यसको बाछी भएपछि अब त्यो अन्त ठुलो ऊ यसको हो त्यो त्यहाँदेखिन् गाईको दुध आउँछ दुध आएपछि सुई सुईबाट चाहिँ के छ भने एकदम सुईको चाहिँ अब एकदम महत्त्व छ किनकि सुई लगाएपछि चाहिँ अब गाई पनि फर्किन्छ अब कति बिमारहरू पनि लाग्दैन अब उहिलेको बा बाजे पुर्खाहरूले हो भने त द घरमै दबाईपानीले जाती हुन्छ भन्ने कुरा गर्छ तर हुँदैन पहिलाको पो त पहिलाको हुन्थ्यो अरे अब आहिलेको गाईमा त्यस्तो हुँदैन अहिलेको गाईलाई त सुई नलगाइ हुँदैन सुई लगाएपछि फर्किन्छ अलिक मोटो हुन्छ अलिक फर्किन्छ पनि गाई ठुलो पनि हुन्छ दुध पनि धेरै दिने गर्छ त्यही त हो हामीलाई त्यै त हो दुध चाहिएको त हामीलाई हामीलाई अब अनि त्यहाँबाट पैसा हुन्छ र पैसा भएपछि हामी के त हो घर परिवार अब हामीले पाल्नुपर्छ तर गाई अब एउटा आमा जस्तै हो र अब त्यति चाहिँ अब म भनिरहेछु तपाईँले के भन्नुहुन्छ अब